खेतीपातीमा लाग्दा हामीलाई धान रोप्नु मकै गोड्नु साह्रै मन पर्छ किनभने धान रोपेर लहलह फलेपछि हामीलाई खुसी हुन्छ हामीले गरेको मिहिनेतको फल राम्रो भयो भनेर र मकै छर्दा मकै फल्दा पनि हामी अति नै हर्षित हुन्छौँ कि हामीले सानो एउटा दाना लगाएर एउटा बोट फल्छ बोटको माथि मकै लाग्छ र फेरि पनि त्यस्तै दानैदाना भएको मकैको घोगा लाग्छ र हामी मकै पोलेर पनि खाने गर्छौँ र हामी भुटेर पनि खाने गर्छौँ हामीलाई खेती लगाएर खेती राम्रो फलस भएमा हामी अति नै हर्षित हुन्छौँ हामी अति नै खुसी हुन्छौँ